दार्जिलिङ क्षेत्रमा चाहिँ मनोरञ्जन गर्ने उयो ठाउँहरू चाहिँ अब धेरै छन् है जसमा चाहिँ एउटा हाम्रो चौरस्ता भन्छ चौरस्तादेखि यहाँ मुनि मुनि बजार छ बजारदेखि मुनि एउटा फुलबारी भन्छ त्यहाँ पनि एउटा छ गार्डन फुल फुलबारी घुम्नु पाइन्छ होइन त्यही चौरास्तादेखि तेर्सो गयो पछि हाम्रो सरबारीहरू हुन्छ वरिपरिको त्यसमा चाहिँ अब म सर्ग बा सर्ग सरबारी जानुको लागि चाहिँ हामी भित्र पोस्नुको लागि चाहिँ इन्ट्री फिस पच्चिस रुपियाँ तिर्नुपर्छ अनि हामीहरू फुलबारीमा जानुको लागि चाहिँ बिस रुपियाँ तिर्नुपर्छ त्यहाँ पनि अब एकदम मनोरञ्जन घुम्ने जग्गाहरू छ एकदम राम्रो छ अब बस्ने घुम्नेहरूलाईको लागि होइन बुढापाकादेखि लिएर नानीहरूदेखि लिएर अब केटाकेटीहरूदेखि लिएर सबैको लागि त्यहाँनिर सुविधा छ अनि ते सरबारीकै छेउमा हाम्रो एउटा बर्च हिल छ होइन बर्च हिलमा पनि इन्ट्रीको लागि चाहिँ अब अहिले त हन्ड्रेड पुग्यो भन्छ पर हेड अब त्यही होला है अहिलेसम्म त हामी गएको छैनौँ धेरै बर्ष भयो नगएको पनि अनि त्यहाँ पनि एउटा एकदमै राम्रो घुम्ने जग्गाहरू छ त्यसमा चाहिँ अब त्यहाँ तेन्जिङ नोर्गे उयोहरू बनाएको छ इन्स्टिट्युटहरू छ है त्यहाँनिर हामीले त्यहाँ गएर धेरै जिवजन्तुहरू देख्नु सक्छौँ अनि हामीले नानीहरूलाई लगेर आफ्नो नानीहरू मसिनो मसिनो छ भने पनि नानीहरूलाई त्यहाँ एउटा घुमाएर एउटा नानीहरूको एउटा ज्ञानको कुरा पनि हुन्छ होइन हामीले त्यहाँ देखेर हामीले त्यहाँको जिव जन्तुहरूलाई अब देखाएर नानीहरूलाई कतिवटा कुरोहरू ध्यान दिनु पनि सक्छौँ अनि धेरै अब हामीलाई चाहिँ सुविधा आएको छ अब चौरस्ता छ होइन चौरस्तामा चाहिँ त्यहाँ गएर अब त्यहाँ चाहिँ कोही बेला निशुल्क तिर्नु पर्दैन त्यहाँ पस्नुको लागि बस्नुको लागि मजाले बस्नु सकिन्छ वरिपरि अब बस्ने बेन्चीहरूको प्रबन्ध मिलाइदिएको छ है गभर्नमेन्टले त्यहाँ गएर बस्नुसक्छौँ अनि त्यहाँनिर हाम्रो धेरै अब साल म सालैपिछे त्यहाँ दु पुरा प्रोग्रामहरू हुने गर्छ जसमा कि अब हाम्रो सांस्कृतिक कार्यक्रमहरू हुन्छ होइन अरू अरू धार्मिकको अब धर्मावलम्बीहरूले पनि आफ्नो आफ्नो धर्मको त्यहाँ कतिवटा प्रोग्रामहरू गर्छन् त्यसमा पनि अब हामी सबैजना गएर पार्टिसिपेट गरेर आफूले मनोरञ्जन लिनुसक्छौँ अनि त्यहाँनिर अब जस्तै अब एनजिओहरूको प्रोग्रामहरू हुन्छ होइन अहिले त्यही त हो बिमारीहरू हुन्छ मान्छेहरू कसैले खर्चपात गर्नु सक्दैन उहाँहरूको लागि एउटा डोनेसन हामीले जुनै पनि एनजिओहरूले अब सेवा पुराउने गर्छ डोनेसन गरेर होइन त्यसको डोनेसनको लागि पनि हामीले त्यहाँ गएर एकदम प्रोग्राम खुला प्रोग्राम गरेर डोनेसनहरू उठाउनु सक्छौँ त्यो त्यो मार्फतलाई अब अरूलाई टुरिस्टहरूलाई पनि हामीले मनोरञ्जन दिन सक्छौँ र अब मनपरेको मलाई मनपरेको जग्गा चाहिँ अब एकदमै नजिकको जग्गा होइन खुला जग्गा

छ त्यसमा चाहिँ अब चलचित्रहरू चल्छ होइन फ्लिमहरू चल्छ त्यहाँनिर पनि अब कसै अब इच्छा हुने कसैलाई अब धेरै मात्रामा फ्लिमहरू हेर्ने पिक्चर हेर्ने इच्छा हुन्छ उहाँहरूले त्यहाँ गएर पनि अब आफ्नो मनोरञ्जन गर्नुसक्छ है मसिनो नानीहरू लगेर त्यहाँ बिग् बजारमा अब गाडीहरू खेलाउने कुरोहरू छ नानीहरूको लागि पनि राखिएको छ त्यहाँ लगेर अब आमा बाउले यसो नानीहरूलाई पनि आफ्नो मनोरञ्जन गराउन सक्छ अनि अब त्यही हो दार्जिलिङको घुम्ने जग्गाहरू चाहिँ